हेलो ए हजुर हो त तपाईँ कहाँदेखि गर्नुभएको हजुर पर्सिको पर्सि के बार पर्छ मङ्गलबार है ए हजुर हजुर मङ्गलबार कति किलो चाहिएको तपाईँलाई ए हजुर मङ्गलबार कति बजीतिर ए हजुर सक्छु सक्छु म

ए हजुर हजुर ए हुन्छ पन्ध्र केजी भन्नुभयो है तपाईँले एकदम एकदम तपाईँ केही सुर्ताउनु पर्दैन तपाईँले कस्तो भन्नुहुन्छ फ्याट काटेर भन्नुहुन्छ कि फ्याटसँगै भन्नुहुन्छ कि कस्तो भन्नुहुन्छ म सबै फ्रेस फ्रेस म त्यति बेलै तपाईँलाई त्यति बेलै बनाएर त्यहीँनिरै तपाईँहरू आएरै हेरेरै हेर्नु पनि सक्नुहुन्छ नि हेरेरै लानुहोस् न ए हजुर हजुर कर्चिमर्ची सबै हुन्छ हुन्छ कर्चिमर्ची पनि कर्चिमर्ची चाहिँ तपाईँको चार सौ रुपियाँ छ हौ अहिले हजुर छः किलो त बिहानै त हुँदैन होला हौ छः केजी त तिनहरू जस्तो चाहिँ गरिदिनु सक्छु म ए हजुर त्योसँगै तपाईँहरू यस्तो गर्नुहोस् न तपाईँले यसो गर्नुहोस् कि मान्छे नै पठाउनुहोस् तपाईँहरूले आँखाले हेरेरै म तपाईँको मान्छे चाहिँ आँखाकै छेउमै बनाएर लाँदा हुन्छ नि बनाइ बनाउँदै गरेको हाम्रो बिहानै त्यहीँ बनाउँछ त्यहीँ दिन्छ त्यसरी गर्छ हाम्रो चाहिँ केही तपाईँको डाउट छैन अहिलेसम्म चाहिँ एउटा एउटा कम्पलेन काहीँबाट पनि आएको छैन ए हजुर भरसक्दो तपाईँले क्यासै गर्नुभएको भए चाहिँ राम्रो हुन्थ्यो त्यही त गुगल पे ले चाहिँ किनभने पहिलादेखि कत्ति धोका दिएको छ नि त कि अन्तखेरि चाहिँ म चाहिँ अब नजिकमै आएर त्यहीँबाट गर्यो त्यसैबाट गर्यो भने चाहिँ ठिकै छ गुगल पे नै हुन्छ कि त्यो टाढो टाढोबाट त म गुगल पे त गर्दिनँ हौ पाउँछ त चिकन पनि बस्तीकोहरू चाहिँ तपाईँले अगाडि भन्नुभयो भने म अर्डर गरिदिन्छु ब्रोयलर तपाईँको यहाँनिर टु फिप्टी छ अहिले मटन चाहिँ मटन चाहिँ सेभेन हन्ड्रेड मटन चाहिँ सात सौ ब्रोयलर चाहिँ टु फिप्टी त्यही दिन फ्रेस हुन्छ लाइभ तपाईँहरूलाई मजाले तपाईँहरूले जस्तै फ्रेस हजुर हजुर लाइभभन्दा पनि तपाईँ लाइभ लाँदा पनि हुन्छ बनाएको लाँदा पनि हुन्छ ए हुन्छ हुन्छ आउनुहोस् न कन्टिन्यु नै हुन्छ तपाईँले यसरी फोन गर्नुभयो पहिल्यै फोन गर्नुभयो राम्रो भयो तपाईँले कि आउनुहोस् न ल म तपाईँको सबै गरिदिन्छु रेडी तर तपाईँले मलाई एक ताल मङ्गलबार बिहान पनि फोन गरेर ए हुन्छ बिहान एक ताल बिहानै कन्फर्म गर्नुहोस् न हुन्छ तपाईँहरू त्यस्तो सुर्ताउनु ए हुन्छ हुन्छ हुन्छ हुन्छ